विशेष गरेर म बाँसुरीवादक भएको नाताले म विशेष गरी बाँसुरी नै बजाउने गर्छु र बाँसुरी सँगसँगै म गायनमा पनि रुचि राख्ने भएकोले गर्दाखेरि म गाउने पनि गर्छु कहिलेकाहीँ तर मेरो गायनभन्दा चाहिँ मेरो विशेषता चाहिँ बाँसुरीवादनमा नै हो र जुन चाहिँ गायन र बाँसुरीवादन छ यो दुईवटालाई सँगसँगै साथ लिएर अघि बढिरहेको छु र यो अभ्यास र सुधार गर्ने क्रम जारी छ र यसलाई जारी नै रहनेछ जबसम्म हामीले सिक्ने क्रम जुन चाहिँ साथमा राख्छौँ तबसम्म हाम्रो कुनै पनि कला चाहिँ अघि बढिरहेको हुन्छ केही नम केही न केही मात्रामा अघि बढिरहेको हुन्छ र जुन दिन चाहिँ हामीले अब चाहिँ मैले प्र्याक्टिस गर्नुपर्दैन अब म जान्ने भएँ अथवा मैले जानेँ भन्ने चाहिँ जब मनमा लाग्छ भनेपछि त्यहाँदेखि चाहिँ हाम्रो सिक्ने क्रमको चाहिँ अन्त भएको हुन्छ यसोस्ले सिक्ने क्रम चाहिँ जारी छ प्राविधिक रूपमा अथवा यो टेक्नोलोजीलाई पनि साथसाथ लिएर यो अभ्यास जारी छ गाउने अनि बाँसुरी बजाउने क्रम दुईवटा नै अभ्यासरत छ र रहिरहनेछ